मैले हेर्ने केही प्रख्यात नृत्य सम्बन्धी टिभी टिभी कार्यक्रमहरू चाहिँ डिआइडी झलक दिखला जा नाँच बलिएहरू हो र यसमा पारम्परिक पारम्परिक नृत्यका भिडियोहरू पनि अवश्य देखाउँछन् र अहिलेको जुन सन्दर्भ छ जुन चाहिँ अहिलेको समय छ त्यसमा चाहिँ अहिले कस्तो भने जुन पारम्परिक नृत्यहरूलाई चाहिँ अहिलेको सन्दर्भमा ढालेर चाहिँ त्यसमा चाहिँ विभिन्न प्रकारका विभिन्न प्रकारका लुगाहरू लगाएर त्यसलाई चाहिँ अलिकति नयाँ प्रकारले फिउजन प्रकारले फिउजनहरू हालेर चाहिँ त्यसलाई नयाँ प्रकारले पारम्परिकलाई नै नयाँ प्रकारले देखाइने कामहरू गरिन्छ